अब मेरो गाउँमा त जल निकासीको व्यवस्था त अब छैन नि अब हाम्रो त्यसै पनि हाम्रो चियाबारीको एरिया हो र यो एरियामा कम्पनीले चिया बगानको कम्पनीले पहिला पहिला ब्रिटिस कालमा टाढो टाढोबाट जस्तो मेरो गाउँमा एकदम अर्को टी गार्डनबाट पारी गाउँबाट पानी ल्याएको थियो होइन जल ल्याएको थियो तर त्यो जलले गर्दा हामीलाई चाहिँ एकदमै पर्याप्त भएन तर फेरि अब गभर्मेन्टले दिएको उयो पनि पानी पनि कन्ट्र्याक्टरहरूले एक सौ पर्सेन्टमा सत्तर पर्सेन्ट उसले खाएर तिस पर्सेन्टको काम गरेर पानी ल्याउनु खोज्छ त्यो एकदमै राम्रो हुँदैन त्यसले गर्दा चाहिँ यो यसलाई सुधार्नुको निम्ति पानी ल्याउनुको निम्ति मुहानहरू छ पाउछौँ तर त्यो मुहानबाट पानी ल्याउँदाखेरि चाहिँ हामी अब हामी के अरे श्रमजिवी हामी कमानमा गरी खटी खाने जो मजदुरहरू छौँ त्यो मान्छेहरूले त सक्दैन नि त त्यो पानी ल्याउनु टाढो टाढोमा मुहानहरू हुन्छ हाम्रो तर गभर्मेन्टबाट अथवा सरकारबट जुन सहुलियत पाउँछ त्यो सहुलियतलाई लिएर आउँछन् हाम्रा कन्ट्र्याक्टर दाजु भाइहरूले ल्याउँछन् तर त्यसलाई राम्रोसँगले काम गर्दैन तर मेरो भनाइमा चाहिँ यसलाई सुधार्नुको निम्ति चाहिँ सठिक ढङ्गमा राम्रो प्रकारले त्यो पानीको काम ठेकेदारले गरिदियो भने चाहिँ यो गाउँ बस्तीको हाम्रो कमान हाम्रोमा एकदमै दु खको छ पानीको त्यो पानीलाई सुधार्नु उनीहरूले राम्रोसँगले गरिदियो भने चाहिँ हाम्रो कमान बस्तीतिर हाम्रो जग्गातिर चाहिँ पानीले निकास पाउँछ सुधार्न सकिन्छ भन्ने मलाई लाग्छ